दार्जिलिङ जिल्लाका मुख्य यातायात विकल्पहरू हाम्रो रेलवे दार्जिलिङदेखि सिलगढीसम्मका लागि छन् अनि र स्टेट बसहरू सार्वजनिक अब स्टेट बसहरू राखिदिएको वहाँ चाहिँ सस्तै मुल्यमा सिलगढी दार्जिलिङ गर्न सकिन्छन् अनि सकिन्छन् अनि कमानवासी कमानका मानिसहरूलाई चाहिँ ती सब ती सब सुविधाहरू नभएकोले गर्दा उनीहरूको लागि सानो सानो अब सेन्डिकेटका गाडीहरू उनीहरू वहाँ कमानवासीका लागि राखिदिएका छन् उनीहरू त्यही सुविधाले नै आवत् जावत् गर्छन् उनीहरूको यातायात जीवन उनीहरू त्यही सेन्डिकेट उयोसबाट नै चलाइरहेको छ